हेलो ए के गर्दैछौ म पनि बसिरहेको छु ठिकै छौ अन्त अँ ठिकै छु के गर्दैछौ भनेर कल गरेको हौ अन्त हाँ व्यापारहरू अब राम्रै चल्दैछ भनौँ न अहिले साग अन्त मुला टमाटर यस्तै छ हौ साग बिस रुपियाँ जाँदैछ हौ

तिमीले चाहिँ के के रोपेको छौ ए अँ कतिको भयो अन्त बेच्दैछौ ए अँ हाम्रो पनि टमाटर अलिअलि हुँदैछ हौ मुलाहरू रोपेनौ योपालि ए अँ एक दुइ दिनमा आउने काम पऱ्यो भने ल्याइदिन्छु नि ल अब दबाई अब दबाईहरू त के भन्नु अस्ति माथि उयो दिदीकोबाट ल्याएको थिएँ अब त्यस्तै दबाईहरू अब के लाउँछ

अँ इन्डोफिल फ्रेसलहरू यस्तै लाउँदैछु हौ अब के गर्नु साग र साग सब्जी खानै पऱ्यो अब बजारमा किनेको पनि कत्ति खानु हौ अन्त घरमा भएको जस्तो हुँदैन ए नानीहरू खै ए अँ म पनि अघि भर्खर बारीबाट आएको अब साग टिपेर अब एक दुइ दिन अब भोलि चाहिँ लान्छ होला हौ अँ हाम्रो पर्सीको दिन गोड्नु छ हौ खेताला भनिरहेको छु कि अन्त पुरा झार आइरहेको छ हो अन्त पर्सीको दिन चाहिँ भनिरहेको छु तिन चारजनालाई पर्सीको दिन गोड्नु पर्छ

ए हाम्रो पनि सबै लडिरहेको छ के गर्नु अब यस्तै छ झार हउ भेन्डीको बिउ यो पालि छैन सबै उयो अस्ति घर बनाउँदाखेरि कहाँ कहाँ पुगेछ पुगेछ रोपिन हौ यो पालि भएको भए त रोप्थेँ नि अब छैन अँ खोर्सानी चाहिँ चिचिला लाग्दैछ अन्त करेलाहरू भर्खर फुल खेल्दैछ ल ल ल